हेलो ए जिवङ टुर्स एन्ड ट्राभल्स् हो ए मलाई त चिन्नु भयो होला नम्बरबटा चिन्नु भएन भने ए म रिसत हो म त तपाईँको त्यो टुर्स एन्ड ट्राभल्सबाट गाडी मगाइ बस्छु नि चिन्नु भयो होला अहिले त ए सुन्नोहोस् न त्यो मेरो एकदुईवटा प्रब्लम भएको थियो कि अस्ति मिटिङहरू जाँदाखेरि त्यो तपाईँले गाडी पठाइदिनु भएको थियो मैले पठाइ मागेको थिएँ बुक गरेको थिएँ अनि त्यसमा चाहिँ अलिकति प्रब्लम भयो

अलिकति म त्यो गाडीहरू पर्खिँदाखेरि अलिकति त्यो प्रबलमहरू भएको थियो कि मैले त्यो बोलाएको थिएँ त्यही त टाइम है टाइममा आएन अनि फेरि तपाईँले त त्यस्तो कन्डिसन भएको गाडी पठाइदिएछ म त बिजनेस मिटिङमा जाँदै थिएँ अनि यसो हेर्छु कन्डिसनहरू राम्रो पनि थिएन अनि गाडीको सिटहरू पनि यसो अलिकति च्यातिएको जस्तो पनि लागेको थियो अनि फेरि सुन्नुनि अन्त गाडी जाँदा जाँदा आबो राम्रो कन्डिसनको पठाइदिएको भए हुन्थ्यो नि जाँदा जाँदा अब टायरहरू पनि फुट्यो टायर पनि ब्रस्ट भयो टायर पम्चर भयो र टायर फेर्दा यताउता गर्दाखेरि निकै नै ढिलो भएको थियो त्यो दिन अब मिटिङहरू थियो मेरो काम पनि त्यस्तो मजाले भएन अब किनभने टाइममा पुगिन हो अनि ड्राइभर पनि अलिकलि ढिलो ढिलो खालके रहेछ मिटिङ लेट पनि भयो हो यता दार्जिलिङ जानु पर्ने थियो अब अर्को पालीदेखि चाहिँ त्यस्तो नगरिदिनुहोस् होला नि है यही कम्प्लेन गर्नुको लागि चाहिँ मैले फोन गरेको नि अर्को पालीदेखि चाहिँ यस्तो गाडीहरू चाहिँ नपठाइ दिनुहोला है मेरोबाट चाहिँ यो चाहिँ निवेदन छ